सुन्नु होस् न मलाई यो चौरस्तादेखिको यता जापानिस टेम्पल होइन अनि एउटा यो माल रोडहरू पनि छ नि त्याँ घुम्न थियो अनि त्यहाँनेर घुमेर सबै त्यो जुन यो जुहरू छ अनि बर्ड सिलहरू छ मलाई त्यो जगाहरू घुम्नु थियो तर म अलिकति हिँड्न असमर्थ भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँ पुग्ने साधनहरू चाहिँ के के छ होला त्यहाँ के म ट्याक्सीहरूबाट पनि जान सक्छु या कसरी चाहिँ जान सकिन्छ होला मलाई चाहिँ अलिकति त्यो भनिदिए सायद राम्रो हुन्थ्यो होला अनि मलाई त्यहाँ चाहिँ त्यो नजिकै अब चौरस्ताको छेउछाउतिर त्यहाँनेर ट्याक्सीहरू उपलब्ध छ भने के तपाईँ मलाई भनिदिनु सक्नु हुन्छ